मैले एउटा कुर्ती किनेको थिएँ दिसको भैयाकोमा सौरेनीमा तर एकदम नराम्रो क्वालिटी रहेछ धुँदा पनि रङसङ गएर एकदम घिनलाग्दो भइगयो पातला च्याङ्ले भयो एकदम नराम्रो क्वालिटी रहेछ मलाई त ट्याक्कै मनपरेन त्यो लुगा नै नराम्रो रहेछ